हजुर को बोल्नुभएको हो ए अन्त म गेस्ट बोलेको हो रुम नम्बर एट जिरो सिक्स हो हजुर त्यो तपाईँको हजुर रेस्टुरेन्टमा चाहिँ तपाईँको कस्तो कस्तो खानाहरू पाउँछ भनेर सोध्नको लागि नि मतलब खाना हजुर खाना अब हुन्छ नि ब्रेकफास्ट लन्चमा कस्तो कस्तो अब आइटमहरू छ त्यही सोध्नको लागि नि ए हजुर ए हजुर त्यो चाहिँ त्यसमा चाहिँ गुन्द्रुकको अचार अन्त लोकल कुखुराको सुप अन्त सब्जी चाहिँ ए हुन्छ अरू चाहिँ अब आइटम चाहिँ के के छ होला

ए हुन्छ मलाई आठ बजीभित्रमा अर्डर चाहिएको थियो त्यही भएर कल गरेको मैले तपाईँलाई अर्डर दिनुको लागि चाहिँ गरेकी थिएँ तर तपाईँले नै मलाई कल गर्नुभएछ उताबाट त्यसमा चाहिँ अब राम्रो गर्नुभयो थ्याङ्क्यु त्यस त्यसको लागि चाहिँ अर्डर चाहिँ के भन्दाखेरि चाहिँ तपाईँले बुझ्नुभयो होला मतलब अर्डर पाउनुभयो होला त्यही हो कुखुराको सुप अन्त त्यही रायो हजुर त्यसमा गुन्द्रुकको अचार हजुर आठ बजीभित्र चाहिँ मलाई अर्डर चाहिएको थियो त्यही भएर हजुर दुईजनाको लागि हजुर दुईजनाको लागि हजुर हुन्छ